दार्जिलिङ जिल्लामा धेरै स्वास्थ सेवा केन्द्रहरू उपस्थित छन् प्राइभेट स्वास्थ सेवा केन्द्रहरू सरकारी स्वास्थ सेवा केन्द्रहरू धेरै नै छन् र दार्जिलिङ जिल्लाामा एकदम हायर लेबलको नर्थ बेङ्गल मेडिकल कलेज एकदम एन्ड हस्पिट्यालिटी एकदमै ठुलो स्वास्थ्य सेवा केन्द्रमा पर्छ जसमा कलेज पनि पढ्ने गर्छ जहाँनिर एमबिबिएस एमडी एमएससी सब पनि गरिन्छ प्लस साथसाथै स्वास्थ केन्द्र पनि मध्यनजरमै छ यस यस क्षेत्रमा जसरी दार्जिलिङमा इडेन हस्पिटल गभर्मेन्ट हस्पिटल भयो त्यसपछि प्राइभेट हस्पिटल नर्सिङ होम एन्ड धेरै छन् सिलगढी दार्जिलिङ अनि डुवर्समा धेरै नै स्वास्थ्य केन्द्रहरू पर्ने गर्छन् जुन दार्जिलिङ जिल्लामा अभियस्ली परिहाल्छ र कोभिडको महारी महामारीमा यी हस्पिटलहरूले कसरी सहयोग पुऱ्याए भन्नु भन्नेबारेमा बोल्नुपर्दा कोभिड महामारीमा सबैभन्दा ज्यादा योगदान पुऱ्याउने मध्येमा पर्ने नै हो डक्टर्स एन्ड नर्सेस अभ्यसली अनि डक्टर्स एन्ड नर्सेस हुनु भनेको त्यहाँनिर स्वास्थ्य सेवा केन्द्र हुनु हो जब स्वास्थ्य सेवा केन्द्र हुन्छ त्यहाँ डाक्टर हुन्छ नर्सेस हुन्छ अनि त्यसपछि तिनीहरूले मानिसहरूलाई सहायता पुऱ्याउने योगदान दिने हो

दार्जिलिङ जिल्लामा यस्ता स्वास्थ्य सेवा केन्द्रहरू धेरै नै छन् र यी केन्द्रहरूले कोभिड महामारीमा धेरै नै सहायता पुऱ्याएका छन् मानिसहरूलाई धेरै नै योगदान पुऱ्याएका छन्